हो म पनि साइबर बुलिङ र सामाजिक सञ्जालमा हुने ट्रोलिङका बारेमा जानकार छु यसले मानिसहरूलाई मानसिक स्तरमा गम्भीर असर पार्दछ र यसको समाधानका निम्ति हामीले सामाजिक सञ्जालमा हुने ट्रोलिङ माथि नियमन जारी गरेर नियन्त्रण गर्ने कोसिस गर्नु पर्छ र मलाई पनि यस प्रकारको सामाजिक सञ्जालमा नराम्रो अनुभव भएको छ